हेलो तपाईँ सुशान्तको आमा बोल्नुभएको हो ए म उसको क्लास टिचर बोलेको कि म होइन क्लास फोरको नानीहरूलाई चाहिँ हामी पिक्निक लाँदैछौँ कि अनि नानीहरूको खाजाहरू हामी आफै लान्छौँ हो अनि गाडी भाडाहरूको चाहिँ हामी पैसा उठाउँछौँ हामी टाढो चाहिँ लाँदैनौँ यहीँ डेलो लाँदैछौँ कि अनि तपाईँको नानी नानीलाई दिनुहुन्छ होला लानु हजुर अरू क्लासको छैन क्लास फोरको मात्रै हजुर टेन्सन लिनुपर्दैन हामी नै खाजाहरू लान्छौँ हो टिचरहरू मिलेर तातो तातो हामी आफै बनाएर

हजुर होइन राम्रै लान्छौँ हामी खानाहरू हजुर गाडी भाडा चाहिँ पे गर्नुपर्छ गाडी भाडाको लागि चाहिँ त्यस्तै एकजनाको थ्री हन्ड्रेड गरेर चाहिँ लाँदै उठाउँदै छौँ हामी हजुर खानाहरू चाहिँ परेन गाडी भाडा मात्रै नानीहरूको लागि छाता चाहिँ हालिदिनु होस् होला रेनी सिजन रेनी सिजन छ हो हजुर छाता पानी चाहिँ घरबाटै यो अगस्त तारिकतिर टाइम चाहिँ बिहान एट थर्टीतिर गरिदिनु होस् न ल रेडी पारिदिनु होस् न ल गाडी लिन आउँछ हजुर हुन्छ हजुर हजुर बेलुकी छिट्टै आउँछ त टाइममै आइपुग्छौँ नि हामी हजुर हुन्छ त्यस हजुर टिचर्स अनि स्टुडेन्ट हुन्छ